हेलो हजुर अनुराजज्यू बोल्नु भएको हो ए नमस्कार अनुराजज्यू हजुर सुन्नुहोस् न तपाईँले यो बिहाको प्लानहरू गर्नुहुन्छ नि माने बिहाको व्यवस्थाहरू गर्नु हुन्छ है वेडिङ प्लानर हुनुहुन्छ है हजुर त्यही त मेरो पनि यो जुन चाहिँ यो रेनी सिजन छ रेनी सिजन सकिसकेर चाहिँ मेरो पनि एउटा बिहाको प्रोगाम छ त्यसले गर्दाखेरि तपाईँसँग चाहिँ यो बिहाको कस्तो खालको प्लानहरू के कसरी गर्नु हुन्छ त्यो विषयमा अलिकति जानकारी लिनु थियो र नि

क्याट ओके त्यसो भने नि तपाईँको यस्तो छ अहिले त रेनी सिजन छ यो रेनी सिजन सकिसकेपछि चाहिँ अब हाम्रो अब नेपाली हिन्दुइज्ममा मोर अर लेस अब यो साउनमा ता बिहा पनि हुँदैन होइन भदौमा बिहा हुन्छ तर भदौको बिहा तपाईँको एकदम झरीको बिहा हुन्छ अन्त त्यसले गर्दाखेरि मैले सोचेको छु अलिकति पछाडि छ छनु चाहिँ अब हाम्रो यो स्पेसियल्ली चाहिँ हामी मङ्सिरमा बिहा गर्ने गर्छौँ होइन अन्त त्यसले गर्दाखेरि यो उस् वेदर पनि राम्रो हुन्छ त्यसले गर्दाखेरि मैले मङ्सिरमा प्लान गरेको छु त्यहाँदेखि मैले तपाईँलाई एड्भान्समै अलिकति जानकारी लिने मैले कोसिस गरेको है मेरो मेरो तपाईँको जो इन्भाइटिजहरू छ इन्भाइटिजहरू चाहिँ मेरो एप्रोक्सिमेट्ली तपाईँको सेभेन हन्ड्रेडजस्तो हुन्छ सात सय सात सात सयजना जस्तो चाहिँ मेरो गेस्टहरू हुन्छन् होइन पाहुनाहरू हुन्छन् र उनीहरूलाई बोलाइएको हुन्छ त्यसले गर्दा सबैभन्दा पहिला चाहिँ तपाईँसँग चाहिँ मैले काठको जुन चाहिँ कार्ड होइन इन्भाइट इन्भाइटेसन कार्ड हुन्छ निमन्त्रणा पत्र चाहिँ मैले तपाईँसँग छपाउनु पऱ्यो भनेपछि मैले सात सयजनाको निमन्त्रणा छपाउनुलाई चाहिँ एप्रोक्सिमेट्ली कति लाग्छ होला है तपाईँसँग गराउँदा

हजुर पाँच रुपियाँ पर कपी है हजुर हजुर हजुर

हजुर हजुर

फिप्टी रुपिस पर पिस हजुर हजुर हजुर

हजुर विशेष गरेर है अब फिफ्टी रुपिस लेबलमा त नजाउँ होला किन भन्दाखेरि जुन चाहिँ हाम्रो निमन्त्रणा पत्र छ त्यो त एकखेप हामीले निमन्त्रणा गरिसकेपछि त्यसको रियुज हुँदैन होइन त्यसमा पेपर पनि खर्च भइरहेको हुन्छ अन्त त्यसले गर्दाखेरि अलिकति मिडियम रेन्जमै जानु पर्छ होला है अन्त तेल्ले गर्दाखेरि मिडियम रेन्जमा चाहिँ कति जस्तो छ होला हुन्छ हुन्छ त्यसो भने हजुर मलाई हजुर मलाई अतिकति स्याम्पल पठाइदिनुहोस् न है स्याम्पल पठाइदिनु सक्नु भयो भने हुन्छ है हुन्छ धन्यवाद हुन्छ धन्यवाद तपाईँलाई है अरू कुरा भेटेर बात गरौँ है हुन्छ हुन्छ धन्यवाद हुन्छ हुन्छ